हाम्रो राज्यमा वेस्ट बेङ्गालमा आउनका लागि सडक रेल मार्ग हवाई आड्डाबाट आउन सक्छन् तर प्रायःजसो हामीले सडकको र रेलको प्रयोग गर्दछ किनभने हामीलाई त्यसले सस्तो र सस्तो दाममा आउन सक्छन्